मलाई खाना पकाउनु धेरै मनपर्छ यस्तो म धेरै समय त लिँदिन खाना पकाउनुमा तर कहिलेकाहीँ राम्रो रेसिपी बनाउनु छ भने चाहिँ धेरै टाइम लगाएर म खाना बनाउँछु जस्तै मासु मासुहरू बनाउँदाखेरि धेरै समय दिएर बनायो भने चाहिँ मजाले राम्रोसँगले पाक्छ पनि र स्वाद पनि राम्रो हुन्छ अन्त त्यसरी नै मैले धेरै खानेकुराहरू रेसिपीहरू सिक् सिक्दाखेरि मलाई सबैभन्दा धेरै टाइम लागेको रेसिपी चाहिँ छोले भटोरे जो हाम्रो भारतको खानेकुरामा पनि आउँछ एउटा डिसमा आउँछ त्यसमा चाहिँ मलाई भटोरे सिक्नु धेरै समय लागेको थियो भटोरेको लागि दही यिस्ट चिनी नुनहरू मिक्स गर्दाखेरि चाहिँ मलाई कति समयमा यो पर्फेक्ट डोमा आउँछ भन्ने चिज चाहिँ थाहा नभएर मैले धेरैपल्ट प्रयास गर्दै यसलाई नहुँदा गर्दाखेरि अहिले मैले त्यसलाई बनाउनु सिकेको छु यो बनाउँदाखेरि चाहिँ यिस्ट हालेर दही हालेर धेरै टाइम डोलाई राख्नुपर्दो रहेछ त्यो राख्दाखेरि चाहिँ जस्तै हामीले बेसीमा बेसी यसलाई पाँच घण्टादेखिको धेरै नै राख्नुपर्दो रहेछ तर मैले चाहिँ सिक्नुको खण्डमा चाहिँ एक घण्टामा नै यसलाई बनाउँदाखेरि राम्रोसँग फुल्लिएन कोही बेला डढेर जाने कोही बेला स्वाद राम्रो नहुने त्यस् त्यस कारणले गर्दा चाहिँ मैले धेरैपल्ट यसलाई सिके तर अहिले चाहिँ मलाई अहिले पनि मैले धेरै राम्रोसँगले त्यो बनाउनु सकेको छुइनँ र पनि पहिलाको भन्दा मैले प्रयास गरेर चाहिँ धेरै राम्रोहरू बनाएको छु र छोलेको पनि मलाई त्यति साह्रो राम्रो चाहिँ मलाई आउँदैन जस्तै उनीहरूले अरूले बनाउँछ नि त्यस्तो राम्रो चाहिँ आउँदैन र पनि मैले प्रयास गरे त्यसलाई पनि अहिले धेरै राम्रो बनाउन सिकेको छु खानेकुरा त मलाई धेरै बनाउनु साह्रै धेरै नै मनपर्छ नयाँ नयाँ खानेकुराहरू सिक्दै खुवाउनु घरको मान्छेलाई र म पनि खानु धेरै मलाई पनि मनपर्छ जसमा अरू अरू त सबै जानेकै चिजहरू मैले यो छोले भटोरेको धेरै टाइम लागेको थियो त्यही कारणले गर्दाखेरि चाहिँ मलाई खाना पकाउनुमा चाहिँ यही मात्रै हो मलाई अलिकति उयो समय लागेको रेसिपी चाहिँ